गुड मर्निङ सर सर के भन्छ अब हाम्रो यहाँ स्टेटमा के के उयो छ स्कोपहरू हजुर ए के भन्छ अब लाइक हुन्छ नि सर अब मैले त सक्नु आँट्यो होइन अब मैले चाहिँ के गर्नु पर्ने कसो गर्नु पर्ने भन्ने कुराहरू तपाईसँग सोधपुछ गरौँ भनेर नि ए सर म त हजुर सर म त अब होटल म्यानेजमेन्ट गरौँ भनेको अन्त कस्तो हुन्छ भनेर हजुर हजुर

होइन सर कुन कस् कस्तो गर्दा चाहिँ राम्रो हुन्छ होला भन्ने

मैले पनि सोचिरहेछु त्यस्तै गर्छु भनेर किनकि मेरो चाहिँ अब मलाई चाहिँ मनपर्छ हबी नै हो होइन कुकिङ गर्नेहरू म यही कुरा सोच्दैछु अनि सर के भन्छ तपाईँलाई थाहा छ यहाँ कतापट्टि अब छेउ छेउमा होस् होइन ट्रेनिङ सेन्टरहरू पनि कतापट्टि गर्दा चाहिँ राम्रो हुन्छ

ए हजुर हजुर हजुर हुन्छ थ्याङ्कयू सो मच सर यही कुरा सोध्नु थियो तपाईँलाई हुन्छ